हेलो हेलो हजुर हजुर को बोल्नु भएको होला है हजुर हजुर हजुर ए हाम्रो लागि ए हजुर के के गर्नु मिस हजुर हजुर हजुर हजुर हजुर अन्त अरूलाई भने चाहिँ ए हजुर कुन चाहिँ कुन चाहिँ क्लासकोलाई गराउनु मिस ए प्रेक्टिस चाहिँ कहिलेदेखिको गराउनु भन्नु भएको प्रिन्सिपलले

ए हजुर अनि सानो सानो नानीहरूलाई चाहिँ लाइक अब उस वान टूहरूको नानीहरूलाई चाहिँ ए हजुर बरु टेन इलेभेन ट्वेल्भलाई गरउँदा हुँदैन होला मार्चपास्ट हजुर त्यो प्रेक्टिस चाहिँ कति बेला आफ्टर स्कुल गराउने कि जिरो पिरियडमा ए हजुर कहाँ स्कुल ग्राउन्डमा नै कि कतै लगेर हजुर हजुर ए हजुर अरू टिचरहरूले पनि हेल्प गर्नुहुन्छ होला ए हुन्छ मिस अब मन्डे सबैसँग बात गरेर गरौँ न है हुन्छ मिस राखेँ